समग्र स्वास्थ्य र फिटनेसको लागि पौडी खेल्नु एकदमै धेरै आफ्नो फिजिकल फिटनेसमा एकदमै राम्रो गराउँछ स्विमिङ र केही टाइम त हामी पौडी खेल्दा हामीले दुई तिन दुई मिनट जस्तो त हामीले आफ्नो सासलाई बन्द पनि गर्नुसक्छौँ र यसरी नै बानी भएपछि हामीले हामीले